मे मैले मेरो जन्मदिन मनाउँदाखेरि जहिले पनि पु नुहाएर पूजा गर्ने गर्छु त्यो सधैँको मेरो रुटिन भए पनि त्यो दिन अलिकति आफ्नो जन्मदिनको लागि भिन्नै तरिकाले गर्छु आमाबाउ लाई ढोग गर्छु र मिठाई ल्याएर अरूलाई बाँड्छु र त्यो दिन केही राम्रो कुरा गर्न चाहन्छु जस्तो रुख रोप्न अथवा के भन्छ त्यस यादमा केही एक्स्ट्रा मैले जमाएको छु भने कसैलाई केही डोनेट गर्न होइन त्यस्तोहरू गर्न गरेर मनाउँछु तर केकहरू काटेर त्यस्तो चाहिँ मलाई राम्रो लाग्दैन त्यही चाहिँ मेरो अनुभव हो